हेलो गोर्खै मोमोबाट बोलेको म यहाँ मैले अर्डर गरेको थिएँ नि मोमो र र स्प्राइट एक दुई कुरा छुट्नु गएछ माजा चाउमिन त्यो पनि म फेरि अर्डर गर्दैछु र त्यसको कति हुन्छ मोठ गरेर भनिदिने कति रुपियाँ हुन्छ